जुन पनि व्यक्तिहरूले आफ्नो सिपहरू सुधार्न चाहन्छ म के भन्न चाहन्छु भन्दाखेरि त्यही सर्वप्रथम त उहाँहरूले के बनाउन चाहन्छ त्यो आफ्नो एउटा सठिक एउटा भिजन राख्नुपर्दछ त्यही त्यसपछि त्यही उहाँहरूले सिधै जम्प मतलब सिधै हामफाल्नु हुँदैन कुनै पनि चित्र बनाउनुको लागि सर्वप्रथम त उनी उहाँहरूले आफ्नो पेन्सिल मजाले त्यसलाई चलाउनु सिक्नुपर्दछ अनि उहाँहरूले कस्तो खालको सेडहरू बनाउनु चाहन्छ त्यो त्योहरू बनाउन चाहन र त्योहरूलाई बिस्तारै गरेर गर्नुसक्दछ अनि जुन पनि वाटर कलरहरू हामी गर्दछौँ तब हामीलाई कति मात्रामा त्यही यो कलर जुन पनि यो रङ्गहरू छ कति मात्रामा त्यहाँ हामीलाई यसको क्वान्टिटी चाहिएको कत्ति कति कति गहिरो कति कति पातला हामीलाई चाहिएको हो यो विचार गरेर त्यसलाई राम्ररी सृजना हामीले गर्नसक्छौँ भनेर म उनीहरूलाई कति दिन्छु